म चाहिँ होस्टेलमा काम गर्थेँ त्यहाँनिर चाहिँ अब यस्तो झगडा सगडा हुँदा चाहिँ कसले के खान्छु भन्छ कसले के खान्छु भन्छ कसले के भएन भन्छ अनि म चाहिँ बेसी उयो भएर चाहिँ बरू कामै छोडिदिएँ